मलाई एकदमै मनपर्ने खेल चाहिँ लात्ते भकुन्डो हो होइन यो चाहिँ हामीले एकदम गाउँको बिचमा खेल मैदान छ त्यहाँ हामी खेल्छौँ हामी साथीहरूसँग खेल्छौँ होइन र त्यो चाहिँ हाम्रो कहाँ छ भन्दाखेरि चाहिँ गाउँको बिच भागमा हाम्रो ठुलो खेल मैदान छ होइन हामी त्यहीँनिर गएर खेल्छौँ हाम्रो थुप्रो साथीहरू दाजु भाउजूहरू हामी सबैजना गएर चाहिँ एकदमै लात्ते भकुन्डो खेल्छौँ होइन एकदमै मजासँगले खेल्छ होइन एकदम गाउको बिचमा जुन ठुलो खेल मैदान छ त्यहीँ गएर हामी खेल्छौँ